हेलो हजुर भन्नुहोस् हेलो हजुर हजुर कालिम्पोङदेखि कहाँनिर कुरा बुझिनँ बैसाली पथाली खै एक्जेक्ट त भएन सायद त्यस्तै डिस्टेन्स होला तिन चार किलोमिटर हजुर हजुर ए अच्छा अच्छा अच्छा अच्छा भन्नुहोस् न अँ त्यस्तो चाहिँ होला चार पाँच किलोमिटर जस्तो नि

ट्या ट्याक्सी तपाईँको त्यहाँसम्म भने अहिले तपाईँको ड्रप मात्रै कि आउने जाने अच्छा आउनु जानु तपाईँको तपाईँको थ्री थाउजन्ड हो हजुर कतिजना तपाईँको पेसेन्जर दुईजना हो अच्छा अच्छा ओके हुन्छ हुन्छ